र गीत गाउँदै गर्दाखेरि आफ्नो प्रदर्शनलाई उन्नत पार्नको निम्ति मैले प्रथम त मैले रियाज गर्नुपर्छ घरमै अलङ्कारहरू मैले सक्ने गर्नुपर्छ सरगमहरू सिक्ने गर्नुपर्छ अनि मैले तातो चिसो अमिलोहरू खान हुँदैन नै र राम्रोसँगले बिहान अनि बेलुकी राम्रो अभ्यास गर्न जरुरी छ र म गर्छु अनि अलङ्कारहरू राम्रोसँगले सिक्छु ताकि त्यो सुर सारेगमपधनिसा र यो बिहान अनि बेलुका आधा आधा घन्टा सिकेपछि मैले जुन प्रदर्शन गर्छु र त्यहाँ मेरो शरीरहरूको या अनुहारहरूको अभिव्यक्त कस्तो हुन्छ भन्दाखेरि चाहिँ एउटा मुस्कान दिएर एउटा है हँसिलो अनुहार बनाएर गीत गाउने गर्दछु र राम्रो स्वरको लागि पनि म बिहान बेलुका है रियाज चाहिँ गर्नेगर्छु र तातो पानीहरू पिएर चिसोहरू अमिलो पिरोहरू नखाएर र आफ्नो स्वरलाई उत्कृष्ट पार्नको लागि यी कुराहरू गरेर म आफ्नो प्रदर्शन उत्कृष्ट बनाउँदछु